हेलो हेलो हजुर मलाई वेडिङ मेरो चाहिँ वेडिङ छ है यही दस तारिक अन्त मलाई चाहिँ त्यसको लागि प्लान गर्नु थियो अन्त अन्त यसको बजेटहरूको कुरा गर्नुको लागि अन्त मिनिमम बजेट चाहिँ कति हुनुसक्छ होला हजुर मेरो चाहिँ गेस्टहरू पनि त्यति छैन गेस्टहरू मेरो हन्ड्रेड मिनिमम हन्ड्रेड हुनुसक्छ अन्त त्यसको लागि यता क्याटेरिङको पनि डिफेन्ट गरिदिनुहोस हो अनि डेकोरेसनहरू पनि एकदमै सिम्पल एकदमै एकदम झालकझिलिक नभएर चाहिँ एकदम सिम्पल कर्टन्स पनि सिम्पल नै लाइदिनुहोस् अनि फ्लावर्स पनि एकदमै सिम्पल अन्त त्यसमा खानाहरूको पनि डिसेस ज्यादा ज्यादा नबनाइदिनुहोस् एकदमै सिम्पल सिम्पल खाना एकदम प्लेन बनाइदिनुहोस् अनि बाँकी मेकअप एन्ड ड्रेसेसको चाहिँ म आफै गर्छु अन्त यति हो डेकोरेसन र यता खानाको चाहिँ गरिदिनुहोस् न प्लिज होइन थ्री ल्याक्स त होइन त्यो त हन्ड्रेड गेस्ट मात्रै हो त अन्त र भए पनि थ्री ल्याक्स लिनुभएको हजुर हजुर हजुर हजुर

हजुर अँ मैले बुझेँ हजुर ठिकै छ कि त्यसो भए एकदमै अब अलिकति छिटै पनि गरिदिनुहोसै त साह्रै ई इभिनिङको पनि होइन प्लान डेमै गर्ने कि हामी अन्त त्यसको लागि अलिक छिटो मर्निङमा चाहिँ अलिक छिटै गरिदिनुहोसै त होइन मैले त्यसको अर्कै मैले मिलाइसकेको छु कि अन्त हजुर मैले मिलाइसकेको छु अन्त त्यति क्याटरिङ र मेन चाहिँ यो डेकोरेसनकै थियो अनि त्यसको चाहिँ गरिदिनुहोस् न यस्तो फ्लावर चाहिँ प्लिज अरिजिनल नै लाइदिनुहोस् है हजुर हजुर यस्तो मन्डपहरूतिर चाहिँ लाइट्सहरूको पनि गरिदिनुहोस् न त्यो ज्यादा कलरफुल लाइट्स पनि होइन सिम्पल लाइट्सहरू हुन्छ डिम लाइट्सहरू प्राय जस्तो त्यस्तो खालको गरिदिनुहोस् न त्योसँग म्याचिङ फ्लावर्स कस्तो जान्छ हो अन्त त्यस्तो डाइनिङ टेबलहरूतिर पनि राम्रो फ्लावर्स अनि लाइट त परेन त्यसमा अनि फ्लावर्सहरू राम्रो राखिदिनुहोस् न गेस्टहरूको लागि हुन्छ म थ्री ल्याक होइन होइन मलाई अब ठिकै छ थ्री ल्याक्स तपाईँले भन्नुभएको ठिकै हो तर अब एकदम राम्रो हुनुपऱ्यो त्यहाँनिर कुनै मिस हुनु भएन अन्त खानाहरू पनि एकदमै हजुर हजुर हजुर त्यही विश्वासको साथमा मैले त्यही त तपाईँहरूको धेरै फिडब्याकहरू हेरेँ हो एकदमै राम्रो लाग्यो मलाई एकदमै राम्रो लाग्यो त्यही भएर मलाई कतिजना मेरो साथीहरूले पनि तपाईँको तपाईँलाई रेकमेन्ड गरेको थियो अन्त मैले त्यही आशा राखेको छु दस तारिक दस तारिक दस तारिक डिसम्बर हजुर हजुर हुन्छ म्याम थ्याङ्क यू